हामी गाई बाख्रा कुखुरा यस्तै पाल्छौँ पशुहरूमा उनीहरूलाई अब घाँसहरू प्रायः रुखहरू घरमै पनि रोपेको छौँ काभ्रा नेभारा भयो टाँकी भयो त्यो अनि दानाहरूमा हामी अब के अरे सक्खरखन्डको लहरा त्यसको खोले बनाउँछौँ दाना बनाएर दिन्छौँ अनि सब्जीको छिल्काहरूदेखि लिएर अनि भएन अब मकै बजारबाटै मकैको भुस आँटा यस्तोहरू ल्याएर गाईको अब दाना पकाएर दिन्छौँ अन्त अब घाँसहरू अब ने ने नेभाराहरू काभ्रा यस्तो अब घरमै घरमै अब कत्तिवडा घाँस चाहिँ हामी जङ्गल गएर ल्याएर दिने दिन्छौँ

मकैहरू चाहिँ प्रायः जस्तो अब गाईको दानामा अब भुसमा ल्याएर दिन्छौँ अन्त पिनाहरू भयो बजारबाट प्रायः अब बजारमा पाइहाल्छ त्यो हेर्नु ल्यायो अन्त त्यही सब्जीको छिल्काहरू यस्तोहरू मिलाएर चाहिँ अब गाईको दाना बनाएर दिन्छौँ अन्त दालहरूको त्यो पहेँली कुसौरोहरू हुन्छ त्यो दालहरू रोपेर त्यो त्यसको बोक्राहरू त्यो चुच्चोहरू भन्छ हो त्यो पनि हामी गाईबस्तुको दानामा प्रयोग गर्छौँ परालहरू हुन्छ त्यो परालहरू पनि मसिनो पाराले काटेर कुटी बनाएर त्यसलाई पनि पकाएर हामी पानीमा गरम पानीमा हालेपछि त्यो पराल पनि नरम हुन्छ त्यसो गर्नाले गाईले मजाले खान्छ त्यो पनि हामी बजारबाटै अहिले त कुटीहरू पनि बजारबाटै ल्याउनुपर्छ हो त्यसरी नै हामी गाईहरू गाई बाख्रा त्यसरी नै पाल्छौँ